प्रायः बिरुवाहरू त सबै बिरुवाहरू यहाँ हुन्छ यो त हुनु त तिन चार छ सात फुट सयको हाइट हाई उचाइ के रे को जग्गा हो तर यहाँ चाहिँ अब बिरुवा रोप्दाखेरि चाहिँ जेठ असारको बेलामा चाहिँ रोप्नु पर्छ जुनै बिरुवा लागे पनि लगाए पनि सर्दछ जेठ असारमा चाहिँ यहाँ चाहिँ अनि त्यसलाई चाहिँ तर हल्लाउनु भएन सुरक्षासँगले रोप्नु पर्यो रोप्दाखेरि जुनै बिरुवा पनि यहाँ सर्दछ